हेलो गुड मर्निङ म चाहिँ दार्जिलिङबाट बोलेको म चाहिँ एउटा रिपोर्टर हो मेरो नाम चाहिँ बनसिका छेत्री हो हजुर मलाई चाहिँ अब तपाईँहरू चाहिँ अब टी गार्डनमा त्यहाँ बस्नु हुँदो रहेछ जलपाइगुढीतिर मलाई त्यहाँको त्यो टी गार्डनमा चाहिँ तपाईँहरूलाई कतिको चाहिँ अब अहिले अहिले कतिको चाहिँ दुःखहरू हुन्छ तपाईँ त्यहाँनेर काम गर्नु त्यस त्यसको विषयमा चाहिँ जान्नु छ हजुर हजुर हजुर ए हुन्छ हुन्छ थ्याङ्क यु धन्यवाद